हेलो हजुर भन्नु होस् म त ठिकै छु बहिनी खोइ बहिनी यो पालि धान त त्यति राम्रो भएन पानीको पानी पनि त्यस्तो भएन हो अन्त यसो आलीतिर कालो दाल लगाएको थिएँ त्यो पनि राम्रो भएन त्यति राम्रो भएन मौसम यो पालि त्यस्तो खास भएन त्यही भएर यो पालि खेतीपाती राम्रो भएन धान राम्रो निस्केन यो पालि अन्त खोइ पुसको मेलाको त गर्ने त सल्लाह त भइरहेको छ अब धान खेती राम्रो भए पनि नभए पनि सधैँ गरिआएको चिज हो अन्त अब यसो अब खेती हामी खेती गर्नेहरूले यसो अब सल्लाह गर्छौँ के गर्नु पर्ने माघे सग्राँती अब त्यही हो अब तरुल सरुल यसो उसिनेर खानु ओर्नु त्यही त गर्नु पर्ने थियो मिलेर गर्नु पर्छ नि सधैँभरि एकनास धान त कहाँ हुन्छ त्यस्तो हो कोही बेला धेर कोही बेला थोर ए तरुलहरू त अब भ्याए भने ग गइदिन्छु म नभए त त्यता तपाईँले व्यवस्था गर्नु पर्यो गाडीको गएर तपाईँ त्यता हेरी हेर्नु होस् न त अब म त यताबाट आएर तपाईँलाई गाडीमा लिएर जाँदा अलिक महँगो पर्छ अब त्यता गाउँ गाउँलेमा अब कोही छ ड्राइभरहरू छ भने गाडी छ भने भनी हेर्नु होस् न त्यहाँ अलिक कम्ती पर्छ खर्च तपाईँलाई ए हुन्छ हुन्छ कि अब त्यसो भए एक काम गर्नु न त अब मेरो पनि अलि अलि छ तरुलहरू तपाईँको पनि मिलेर गरौँला सा सल्लाह चाहिँ तपाईँहरू त्यहाँ छेउछाउमा ए हुन्छ हुन्छ बिहान नै ए हुन्छ हुन्छ ल बिहान नै सल्लाह गरेर मलाई समय बताउनु होस् न म त्यतिखेर आइपुगि हाल्छु ल